हेलो यो अन्नापूर्णा रेस्टुरेन्ट हो ए हजुर यसमा के के पाउँछ होला है ए हजुर यसमा के के पाउँछ होला है यो के भन्छ मलाई ननभेज चाहिएको थियो ननभेजहरू पाउँछ नन मलाई ननभेज चाउमिन चाहिएको थियो पाँच प्लेट हजुर मलाई त्यति थाहा भएन नि त तपाईँहरूको रेस्टुरेन्टको बारेमा होइन मैले यो अनलाइन देखेको थिएँ होइन अनि मैले त्यहीँबाट चाहिँ यहाँ नम्बर उयो गरेर तपाईँलाई कल गरेको हजुर मलाई पाँच प्लेट चिकन चाउमिन गरिदिनु होस् न हजुर मेरो एड मलाई यो उयसमा दिनुपर्छ मेरो मेरो एड्रेस चाहिँ बिलो कुमदिनी स्कुल हिल दीक्षित रोड बमबस्ती होइन तपाईँ आउँदाखेरि कुमदिनी स्कुल भएर फतफते गोलाइ छेउमा आउनुपर्छ होइन त्यहीँनिर चाहिँ मेरो घर छ त्यहीँनिर तपाईँले त्यहीँसम्म ल्याइदिनु होस् न ल हजुर मैले सुनेको थिएँ तपाईँको एकदम राम्रो छ भनेर हुन्छ ल्याइदिनु होस् न त्यहीँबाट हुन्छ धन्यवाद